राम्रो नृतकदेखि महान नृतक मलाई ठुलठुलो स्टार सेलिब्रिटीहरूले बनाउँछ जस्तो लाग्छ उनीहरूलाई हेरेर सिकेर उनीहरूको डान्स स्टेपहरूलाई फलो गरेर हुन्छ जस्तो लाग्छ मलाई र म राम्रो नृतक हुनुको लागि उनीहरूलाई धेरै फलो गर्छु उनीहरूले कस्तो कस्तो डान्स स्टेपहरू गर्छ म उनीहरूलाई हेर्छु उनीहरूको गीतहरू सुन्छु र मलाई धेरै खुसी लाग्छ हामी राम्रो नृतक हुनुको लागि हामीले क्लासहरू जोइन गर्नुपर्छ हामीले मिहिनेत गर्नुपर्छ हामीले आफ्नो आफूलाई मनपरेको चिज गर्नुको लागि अलिकति पैसा पनि खर्च गर्नुपर्छ र म चाहिँ आफ्नो खाली समयमा पनि ठुलठुलो स्टारहरूको डान्स स्टेपहरू हेरेर सिक्ने प्रयास गर्छु म धेरै नै धेरै नै उनीहरूकोलाई हेरी नै बस्छु उनीहरूले कस्तो कस्तो डान्सहरू गर्छ कस्तो कस्तो स्टेपहरू गर्छ म त्यसलाई धेरै सिक्ने कोसिस गर्छु र मैले जति पनि प्री भएको समय हुन्छ मैले घरमा कहीँतिर फ्री भएको समय पाएँ भने म ठुलठुलो स्टार सेलिब्रिटीहरूको डान्स स्टेप सिकेर नाच्ने गर्छु मलाई उनीहरूलाई हेरेर डान्स गर्नु उनीहरूको गीतहरू सुन्नु मलाई धेरै नै मनपर्छ र मलाई चाहिँ लाग्छ कि महान नृत्यकार एउटा चाहिँ सेलिब्रिटीहरूबाट हेरेर बनिन्छ र स्टार ठुलठुलो स्टारहरूबाट हेरेर बनिन्छ जस्तो लाग्छ